म मेरो जीवनमा सबैभन्दा बढी महत्त्व चाहिँ म मेरो आफ्नो परिवारलाई दिदँछु किनकि किनकि मेरो परिवारले मलाई संसारमा ल्याउनुभयो मेरो प्यारेन्टले होइन अनि मलाई ल्याउनु मात्र भएन साथ साथै मलाई नानीमा हुँदा स्याहार्नुभयो हरेक कुरा दिनुभयो जो मलाई चाहिन्थ्यो अनि मलाई माया गर्नुभयो मेरो मलाई याद गर्नुभयो मेरो हरेक कुराहरू हेरिदिनुभयो होइन र जब म आएँ तबदेखि लिएर अहिलेसम्म मेरो प्यारेन्टले मलाई याद गरिराख्नु हुन्छ र उनीहरूले आफ्नो खुसीलाई छोडी छोडी मलाई खुसी राख्न र मेरो परिवारमा म मेरो भाइ बहिनी काका आमा आप्पा बाजे बोज्यू हुनुन्छ र सबै मेरो लागि इम्पोर्टेन्ट छ किनकि मेरो भाइ ले मलाई माया गर्नुहुन्छ मेरो दाजुले मलाई माया गर्नुहुन्छ बहिनीले पनि मलाई माया गर्नुहुन्छ बाजे बोज्यूले मलाई याद गर्नुहुन्छ आमा आप्पाले त सधैँ मलाई याद गरिराख्नु हुन्छ र अनि इम्पोर्टेन्ट चाहिँ किन छ भन्दाखेरि चाहिँ किनकि उनीहरू बिना चाहिँ म केही पनि होइन मलाई अघि बढ्नुको लागि उनीहरूले सपोर्ट गर्नुहुन्छ र मलाई जे पनि चाहिनुहुन्छ जे पनि चाइन्छ हरेक कुरा उहाँहरूले जुटाइदिनु हुन्छ किनकि किनकि उनीहरूले मलाई माया गर्नुहुन्छ होइन र सबै कुरामा मलाई कहिले पनि यो नगर यस्तो एस्तो होइन भन्नुहुन्न उनीहरूले त्यति बेला मात्र भन्नुहुन्छ जब चाहिँ म नराम्रो बाटोमा गइरहेको हुन्छु होइन नराम्रो कुरा गर्न लागेता पनि उनीहरूले भन्नुहुन्छ यो नगर यो तेरो लागि ठिक छैन होइन अनि यही नै प्यारेन्टकड हो लभ हो र म पनि आफैलाई जति सक्दो एउटा राम्रो नानी हुने कोसिस गरिराखेको छु होइन किनकि उनीहरूले जति पनि मेरो लागि दुखः सहनुभएको छ त्यति नै म उनीहरूलाई एउटा खुसीको समय दिन चाहन्छु होइन जसको कारणले उनीहरू खुसी र प्राउडसँगले भन्न सकोस् कि म उनीहरूको छोरा हो भनेर होइन र स्ट्रगल गरिराखेको छु र एकदिन सपना छ सपोर्ट पनि छ धेरै र कोसिस गरिराखेको छु होइन र महत्व होइन महत्व इम्पोर्टेन्स् भन्ने कुरा चाहिँ अनि मेरो आमाले सधैँ मलाई सोध्नुहुन्छ होइन अहिले म घरमा छुइनँ नि त घरदेखि टाडा छु र सधैँ आमाले कल गरेर सोध्नुहुन्छ खाना खाइस खाना ठिकसँग खा राम्रो पढ होइन यो चाहिँ उनीहरूले ड्युटी भनेर कल गरेको होइन क्या किनकि उनीहरूलाई आफ्नो नानीको चिन्ता छ उनीहरूलाई सक्सेस भएको हेर्न उनीहरूले माया गर्छ र आफ्नो नानीहरूले चाहिँ सक्सेस भएर देखाउनु पर्छ होइन इफ कसै नानीहरू फेलियर हुन्छन् त केही चिजमा फेलियर हुन्छौँ कहिले कहिले त फेलियर हुन्छौँ हुन्छौँ नि त त्यति बेला यो बाहिरको मानिसहरूले आफ्नो प्यारेन्टलाई जस्तो प्रकारले हेर्छ नि त्यो चाहिँ धेरै ब्याड फिलिङ हुन्छ क्या ब्याड वर्स्ट फिलिङ र त्यस्तो चाहिँ म हुन दिन्न होइन सक्दो चाहिँ म कोसिस गर्नेछु कि मेरो परिवारलाई सबैले एउटा रेसपेक्टेड नजरले हेरोस होइन जसको कारणले मेरो आमा आप्पा खुसीसँगले यता उता जाँदाखेरि खुसीसँगले प्राउडसँगले हिँड्न सकोस्